मैले किनेको ज्याकेट एउटा यति दामी थियो अब मलाई पनि अब फिटनेस भएको थियो एकदम तातो एकदम राम्रो थियो जाडोमा लाउन ठिक्क थियो त्यो ज्याकेट चाहिँ मलाई साह्रै मनपर्यो